कुखुरालाई अब के दिन्छ भुस आँटा मिसाएर दिन्छ त्यस्ताले नै हुन्छ अब पहिला पहिला त गहुँहरू दिन्थ्यो मकै दिन्थ्यो छैन अहिले त त्यस्तो खायो भने पनि अब भिटामिन नै हो ओजनहरू हुन्छ अहिलेको अहिले बढ्छ यस्तो दिन्छ अहिले त भातहरू दिन्छु चामलहरू दिन्छु कुखुराहरूलाई सान्सानो चल्लाहरूलाई तातो भात दिन्छु त्यस्तो खान्छ अन्त कुखुराहरू अलिक ठुलो हुन्छ भिटामिनहरू अब बिमारीहरू हुन्छ बिमारीहरू भयो भने अब दबाईहरू खुवाउनु पर्छ ज्वरोको दबाईहरू दिन्छ प्याजहरू पनि दिन्छ दबाई दबाई दबाई पानीहरू पनि गर्नु पर्छ अब तिनीहरूलाई पनि अन्त अब ठुल्ठुलो हुन्छ चल्लाहरू हुन्छ हुर्किन्छ कति त मर्छ कति त पानीतिर डुब्छ बचाउन सक्दैन कोही बेला घरमा मान्छे हुँदैन काममा गएको हुन्छ कहिले कहिले त अब न्याउरीहरूले पनि खाइदिन्छ ढाडेले खान्छ कहिले कहिले अब मान्छेले पनि हिर्काएर मार्दिन्छ चर्न जाँदाखेरि अर्काको घरतिर त्यस्तो हुन्छ अन्त अब ओथ्राहरू खोज्छ ओथ्राहरू बनाइदिनु पर्छ ओथ्राहरू बनाएर अब अन्डाहरू दिन्छ अन्डाहरू दिए पछि अब हामीले पनि खान्छौँ अम्लेटहरू बनाएर कहिले कहिले बोइल गरेर खान्छौँ कहिले कहिले नानीहरूलाई पनि दिन्छु बनाएर आफै पनि खान्छु अन्त अन्डा अब कति कतिमा ओथ्रा बस्छ त्यहाँबाट ओथ्रा बसे पछि अब कति दिनसम्म बस्छ ओथ्रा अन्त चल्लाहरू निकाल्छ त्यहाँदेखि चल्लाहरू निकालेर अब कति दिनसम्म छोप्नु पर्छ त्यसलाई त्यसलाई हुल्नु पर्छ सम्हालेर बचाएर पानीबाट बचाउनु पर्छ चारोहरू तातो तातो भातहरू दिनु पर्छ तातो भात दियो भने छिटो बढ्छ कुखुराको चल्लाहरू अब बाह्रवटा निकालेको छ भने चार पाँचवटा त पानीमा डुबेर मर्छ नभए त त्यतिकै अब के के भएर मर्छ अब चर्नु जान्छ किरा फटेङ्ग्राहरू खान्छ कसै कसै त अब मर्छ त्यतिकै ढाडेहरूले खान्छ अर्काको घरतिर जान्छ साग सब्जीहरू लगाएको हुन्छ खान्छ घरहरू खोस्रिदिन्छ रिसाउँछ मान्छेहरू अब आफ्नो हेरिराख्नु त पाउँदैन अब घरको के के कामहरू गर्दाखेरि त्यस्तो हुन्छ छ घरमा पाँच छवटा पालेको छ कुखुरा बिक्री पनि गर्छु ठुल्ठुलो पनि छ सान्सानो पनि छ बिक्री गर्छ अब बिक्री गरे पछि फेरि त्यही पैसाले अब अर्कोहरू किन्छु किन्छ त्यहाँ अब थुप्रो बनाउनु पर्यो अब कहिले कहिले मेहमानहरू आउँछ तिनीहरूलाई पनि त काटेर दिनु पर्छ कुखुराहरू अब कसैले माग्छ पैँचो तिनीहरूलाई पनि दिनु पर्यो अन्डाहरू माग्छ गाउँ घरका मान्छेहरूले छिमेकीहरूले यता उति गर्नुको लागि पनि झारफुक गर्नुको लागि पनि चाहिन्छ घरमा पनि अब वल्लो घर पल्लो घरको मान्छेले पनि माग्छ किनेर पनि लान्छ बिक्री पनि हुन्छ तिनीहरूलाई पनि दिनु तिनीहरूलाई पनि दिनु पर्यो दिनु पर्यो अन्त तातो भात दियो भने चाहिँ छिटो छिटो बढ्छ चल्लाहरू अलिक हुर्कन्छ त्यहाँदेखि ठुलो भए पछि त त्यो हो अब आँटाहरू दिनु पर्यो चामलहरू खान्छ अब खोइ गहुँहरू त छैन पहिला त गहुँहरू त दिन्थ्यो अहिले त दिँदैन आँटा दिन्छ त्यही आँटा भुस मिलाएर दिन्छ चामलहरू दिन्छ बिहान बाह्र बजे पानी पनि राखिदिनु पर्छ तिनीहरूलाई बटुका बटुकामा अब चल्ला निकालेको छ भने त अब उगरेर त्यसलाई छोड्नु भएन छोपेर राख्छु नबढुन्जेल दुई तिन दिनसम्म भातहरू दिनु पर्छ त्यहाँ भित्रै टोप्लाभित्र नबढुन्जेल छोपेर राख्नु पर्यो बचाउनु पर्यो त्यसरी बचायो भने त बढ्छ चल्लाहरू बढे पछि त अन्त खानु पाउँछ बिक्री पनि हुन्छ बिक्री गर्नु पनि पाउँछ पैसा हुन्छ फेरि त्यो पैसाले फेरि अर्को ल्याउनु पर्यो अर्को ल्याए पछि फेरि अब बढाउनु पर्यो बिक्री गर्नुको लागि त्यसले फेरि फेरि अब अन्डा बनाउँछ ओथ्रा खोज्छ त्यसलाई पनि फेरि त्यस्तै गर्नु पर्छ टोप्लाहरूमा बोराहरू छ सुलसुलेहरू गनाउँछ जुम्राहरू टोप्लाहरूमा छोप्नु पर्छ टोप्लाहरू हुँदैन अब किन्नु पर्छ छोप्नुको लागि खोर बनाउनु पर्यो राख्नुको लागि ओछ्याउनु पर्यो खोर बनाउनुको लागि टाइम लाग्छ त्यतिखेरसम्म त अब चल्लाहरूलाई त तातोमा राख्नु पर्यो तातो बनाउनुको लागि चल्लाहरूलाई मुस्किल हुन्छ नि सानो भर्खर निकाले पछि त चल्ला खाइदिन्छ कुकुरले खान्छ न्याउरीले खान्छ बाजहरूले लान्छ चर्नु गएको ठाउँमा कसै त चोरिदिन्छ घरबाट नभए साँपले पनि खाइदिन्छ घरबाट राति अब छोपेको बेलामा राम्ररी छोपेन भने सुत्ने बेलामा अब राम्ररी हेर्नु पर्छ छोप्नु पर्छ नभए साँपहरू आउँछ साँपहरूले खाइदिन्छ न्याउरीहरू घरबाट लान्छ माउसँगै कोहीले त अन्डासितै खाइदिन्छ माउ पनि खान्छ साँपले राम्ररी हेर्नु पर्छ स्याहार सुसार गर्नु पर्छ त्यस्तो गर्यो भने त बाँच्छ कुखुराहरू बिहान फेरि छोड्नु पर्यो उठेर तिनीहरूलाई छोडेर तिनीहरूको ओछ्यानहरू निकालिदिनु पर्छ निकालेर चारोहरू दिनु पर्यो बिहान चारोहरू खाएर फेरि चल्लाहरूलाई हेर्नु पर्यो पानीमा डुब्छ कि भनेर पानीमा डुब्यो भने त मर्छ बचाउनु सक्दैन सानो सानो हुन्छ निस्कनु सक्दैन आँटाहरू दिनु पर्छ बिमारी हुन्छ बिमारी भए पछि ज्वरोको दबाईहरू पनि खुवाउँछ ज्वरोको दबाई खुवाउँछ ज्वरोहरू नि आउँछ तिनीहरूलाई कोही कोही त झोक्रिएर मर्छ कोही कहिले त अब बिमारीहरू आउँछ कुखुराको बिमारीहरू आए पछि सबै मर्छ अब राम्रो राम्रो त धमाधम बिक्री गर्नु पर्छ अब आँटाहरू भिटामिनहरू खुवाउनु पर्छ आँटा हो खुवाउनु पर्ने त भिटामिन त्यही आँटाहरू खुवायो भने अब हुन्छ अलिक ओजन बढ्छ वेट बढ्छ तिनीहरूको अन्त बिक्री गर्दा अब कोही बेला त आउँछ रुढी कुखुराको आउँछ त्यतिखेर त सबै सोत्तर हुन्छ नि मरेर मर्छ कुखुराहरू साँपले खाइदिन्छ घर वरिपरि घारीहरू छ साँपहरूले खाइदिन्छ कुखुरालाई न्याउरीले खान्छ उयो बारीतिर गयो भने बाजले लान्छ चल्लाहरू कहिले कहिले त अब साग सब्जी लगाएको ठाउँमा सबै खोस्रिएर कुखुराले खोस्रिएर तुरिदिन्छ